हेलो ए दाजु तपाईँ साइस्वरूपको पापा बोल्नुभएको हो ए होइन म त साईस्वरूपको स्कुलबाट उसको क्लास टिचर बोलेको हो कि अँ हजुर अन्त साईस्वरूप अहिले कस्तो उसको हेल्थहरू कस्तो छ साईस्वरूपको अलिकति स्कुलमा अलिकति डिस्ट्र्याक्सनहरू हुन्छ पढाइमा फोकस गर्नुसकेको छैन उसको अलिकति बिमारी पनि देख्छु म ऊ अहिले ठिकै छ कि ऊ बिमारी के भएको छ हजुर हजुर हजुर हजुर हजुर दाजु हजुर हजुर होइन अस्ति उसको होमवर्कहरू सबै चेक गर्नुहुन्छ तपाईँहरूले टाइम टाइममा हजुर अन्त होइन अस्ति टेस्ट भएको थियो स्कुलमा पनि हो अन्त तपा टेस्ट हुँदाखेरि पनि उनीहरूको तिनवटा टेस्ट भयो प्रिटेस्टहरू चाहिँ तपाईँलाई थाहा छ होला नि है हजुर हजुर ए हजुर अलिक याद गर्नुहोस् है दाजु किनभने तिनवटा टेस्ट भएको थियो हो तिनवटा टेस्टमा पनि तिनवटा टेस्ट थियो अन्त तिनवटा टेस्टमा पनि के भन्छ दुईवटामा चाहिँ उसले एकदमै कम्ती मार्क्स ल्याएको थियो हो म चाहिँ अब चारवटा चारवटा सब्जेक्टहरू पढाउँछु साइन्स केमिस्ट्री इङ्गलिस अन्त हिन्दी अन्त ऊ साइन्स र हिन्दीमा चाहिँ राम्रै छ तर केमिस्ट्रीहरूमा अलिकति विक छ कि अन्त तपाईँले अलिकति चेक गरिदिनु होस् न है दाजु किनभने अब ट्युसन जान्छ ऊ ए हजुर हजुर हजुर हजुर ट्युसनहरू पनि यसो पठाउनुहोस् है दाजु किनभने नानी अलिकति पढाइमा विक हुँदैछ हो बाहिरको खेलकुद साथ साथ अब पढाइमा पनि अलिकति उयो गर्नुपऱ्यो हो अन्त अलिकति उसलाई याद गर्नुहोस् है उसको हेल्थहरू पनि किनभने हेल्थले गर्दाखेरि उयो हुन्छ खानपिनहरू राम्रै खानाहरू राम्रै खान्छ होला नि हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ उसको होमवर्कहरू टाइम टेबल यसो तपाईँहरूले पनि टाइम पायो भने एकपल्ट मलाई भेट्नुहोस् न है उसको बारेमा अलिकति बात पनि गर्नु छ कि अन्त मलाई पर्सनल्ली भेट्नुहोस् न है हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ